स्थानीय व्यवसायीको विकासमा पर्यटनले धेरै मद्दत गरेको छ किनभने हाम्रो स दार्जिलिङ सहर एउटा पर्यटक क्षेत्र हो यहाँ मानिसहरू धेरै मात्रामा आउने गर्छन् अनि हाम्रो दार्जिलिङ सहर पर्यटन स्थान भएको कारणले धेरैभन्दा धेरै मानिसहरू टुरिज्ममा नै आश्रित छन् पर्यटकको कारणले नै कतिपय मानिसहरूको जीविका चलिरहेको छ सानो सानो व्यवसायदेखि लिएर ठुलो ठुलो व्यवसायहरू पनि गर्ने छन् पर्यटनहरूले गर्दा सम्भव भइरहेको छ जस्तै कतिपय दोकानहरूमा दार्जिलिङमा सिजन लाग्छ त्यतिबेला ती पर्यटनहरूले पनि धेरै मद्दत गर्नुहुन्छ जस्तै लुगा दोकान खाना खाने दोकानहरू भयो टुरिज्महरू आउनु भएपछि ती दोकानहरूमा ज्यादा मात्रामा बिक्रीबट्टा हुँदा उनीहरूलाई फाइदा हुने गर्दछ अनि गाडीहरू पनि पर्यटनहरू बाहिरबाट आउनुहुँदा धेरै डिमान्ड हुन्छ त्यति बेला चालकहरूले पनि धेरै पैसा कमाउन सक्छ होटल पनि बस्नुको लागि बुक गरेको हुन्छ त्यतिबेला होटलले पनि पैसा कमाउनु सक्नुहुन्छ यी सबै कारणले गर्दा मलाई लाग्छ कि पर्यटनहरूले धेरै मद्दत गरेको छ